हाम्रो चाहिँ गाउँठाउँमा चाहिँ जुन अब त्यो यातायातको चाहिँ विकल्पहरूलाई चाहिँ सुधार्नको लागि चाहिँ कस्तो तस्तो अब समस्याहरू छ र त्यसको समाधान गर्नुपर्छ भने चाहिँ नि हाम्रो चाहिँ जुन अब गाउँठाउँ गाउँमा बाटो पनि एकदम राम्रो छैन होइन बाटो पनि अब पुरा बिग्रिएको छ अनि त्यसमा चाहिँ पुरा अब त्यो जुन रोड छ त्यो पनि अब बिग्रिसकेको छ भत्किसकेको छ त्यसको पुरा खाल्डाखाल्डा छ हहोइन अन्त त्यसरी नै गाडी पनि प्राय त्यो बाटो कुद्नु मतलब आउँ कुद्दैन अनि त्यही कारण चाहिँ हामीलाई अब कहीँदेखि घरबाट कहीँ बजार जानु छ भने पनि गाडी पाउनु ँ साह्रै आब साह्रो पर्छ होइन अनि त्यसरी नै फेरि अब गाडी पाइहाल्यो भने पनि त्यसमा अब पेकापेक होइन मान्छाेहरू राम्ररी अब सबै अब कस्तो बेसी हुन्छ ओभरलोड भएर त्यो बाटो पनि बिग्रिएकोले गर्दा होइन अनि चाहिँ अब त्यही त्यसरी नै फेरी अब बाटो बिग्रिएकोले गर्दा चाहिँ गाडीहरू जाँदा अब त्यो बाटो हिड्नु खोज्दैन हाम्रो गाउँको बाटो अनि त्यसरी नै अनि जुन अब त्यो भाडा पनि साह्रै ज्यादा छ बेसी छ बेसी लिनुहुन्छ त्यहीँबाट अब हामी त्यसरी नै ज्यादा छ हो अनि चाहिँ अब यो यसको चाहिँ अब अलिक समाधान समस्याहरूको चाहिँ अब समाधान गर्नु पर्छ अब के गरेर गर्नु पर्छ भने चाहिँ अब हल्का अब सरकारले अलिक सरकारले चाहिँ अब अलिकति रोडहरू बनाइदिने प्रयास गऱ्यो भने चाहिँ अलिक राम्रो हुन्छ जस्तो लाग्छ अब त्यो रोडहरू अब त्यो जुन खाल्डा खुल्डी छ त्यसमा चाहिँ अब पुरा हिलो हुन्छ होइन अब गाडीमा बस्दाखेरि साह्रै असुविधा अनि अब त्यो गाडीहरू पल्टिने त्यस्तोहरू डर हुन्छ पुरै रिस्की छ हाम्रो अब गाउँ ठाउँमा चाहिँ बाटो घाटो अनि त्यसरी नै यातायातको पनि गर्न अलिक साह्रो परिरहेको छ गाउँ ठाउँ अब हामीहरूलाई जस्तै गाउँ ठाउँको मानिसहरूलाई अनि त्यसरी नै अनि

त्यसरी नै अनि बाटोहरू नराम्रो भएकोले गर्दा त्यहाँसम्म अब गाडीहरू चल्दैन अनि अब गाडीहरू राम्ररी चल्यो भने त हामीलाई अलिक सुविधा हुन्छ बजार हिँड डुल गर्न जानु अब कहीँ जान अलिक सजिलो हुन्छ होइन त्यसरी नै बाटो चाहिँ अब बनाइदिनु भने चाहिँ अब बनाइदिनु भयो भने चाहिँ हाम्रो अलिक उयस गाडीहरू पनि हामीले अलिक पाउनसक्छ यातायात गर्न होइन अनि अब त्यो गरिदियो भने चाहिँ अब अलिक अब बाटो राम्रो छ भने चाहिँ गाडी पनि आउँछ हामीलाई अब हाम्रो गाउँठाउँमा गाडीहरू पनि आउँछ यातायात हुनु पनि सजिलो हुन्छ त्यसरी नै अब बाटो राम्रो छ भने त मजाले चल्छ अनि त्यसरी नै हाम्रो जुन अब गाडीको भाडा लाग्छ अब जाँदा आउँदा होइन त्यसरी अब अलिक कम हुनसक्छ भाडा पनि अब राम्रो बाटो छ भने त मान्छेहरू आउँनसक्छ हिँढ्नसक्छ होइन त्यसरी नै अब त्यो गड्डाहरूलाई चाहिँ पुरिदिएर होइन नयाँ रोड बनाएर अलिक राम्ररी मजबुत रोड बनाएर चाहिँ बनाइदिनु भयो भने चाहिँ अलिक राम्रो हुन्छ भन्ने चाहिँ अब मलाई चाहिँ लाग्छ होइन त्यसरी नै अब त्यस्तो भयो भने चाहिँ अलिक जो अब बिमार हुन्छ अब बिमार भइराखेको हुन्छ होइन तर उसलाई त्यो बाटोबाट लैजान अब गाडीतिर साह्रै असुविधा हुन्छ क्या अनि चाहिँ त्यसकै लागि चाहिँ बनाउनु अब साह्रै आवश्यकै छ भनदिउँ हाम्रो बाटोहरू किनकि अब मान्छेहरू कति बिमार हुन्छन् कति बुढा पाकाहरू हुन्छन् त्यस्ता बाटोहमा हिड्न ब्याङ्कहरू जान साह्रै नै असुविधाहरू भइरहेको छ अहिले

अनि चाहिँ त्यसरी नै यातायात गर्नु साह्रै भएको छ र अब त्यति रोडहरू भयो भने चाहिँ अलिक सजिलो हुन्छ नि गाडीहरू अलि कम कम मान्छेहरू हालेर भाडा अलिक कम गरिदियो भने चाहिँ साह्रै सुविधा हुन्छ किनकि अब गाउँठाउँको मान्छेहरू त्यस्तो राम्रो डेभ्लप्ड पनि हुँदैन र उनीहरूलाई अलिक साह्रै पर्छ गरीब दुखी हुन्छन् र मलाई चाहिँ त्यही लाग्छ अब होइन अब त्यो रोडहरू चाहिँ बनाइदियो भने अलिक सजिलो हुन्छ मान्छेलाई यातायात गर्नु अब गाउँ ठाउँको मान्छेलाई पनि राम्रो हुन्छ र अब गाडीको भाडा पनि अलिक कम गरिदियो भने साह्रै राम्रो हुन्छ भन्ने लाग्छ अनि रोडहरू राम्ररी बनिदियो भने पनि अलि मजबुत र अस्तिको पाली पनि बनाइएको थियो र तर त्यो मजबुत बनाएको थिएन अनि चाहिँ फेरि रोड भत्कि मतलब बिग्रिहाल्यो कि अनि चाहिँ त्यसमा कति एक्सिडेन्डहरू भएको थियो त्यस्तो भएर कतिवटा एक्सिडेनेट भइसकेको थियो हो अनि चाहिँ अहिले चाहिँ अलिक ठिकै छ भनौँ तर अब फेरि अलिक बनाइहाल्नु पर्छ मजाले भन्ने चाहिँ अब म चाहिँ त्यही अब कदमहरू उठायो भने चाहिँ राम्रो हुन्छ भन्ने मलाई चाहिँ लाग्छ रोडहरू राम्रो बनाइदेउ अलिक सरकारले त्यस्तै मलाई चाहिँ लाग्छ